भाइ म पिकनिकको लागि जाँदैछु कि जापानिस ट्याम्पल अन्त ठुलो गाडीको भाडा र सानो गाडीको भाडा कति छ होला है म ठुलो गाडी छ सानो गाडीको भाडा बराबरी हुन्छ ठुलो गाडी लैजाऊँ भनेर नि भाइ हामी चारजना छौँ हौ भाइ ल